दार्जिलिङ जिल्लामा प्रशस्तै स्थानीय शिक्षा वा सिक्ने अवसरहरू उपलब्ध छन् यहाँनिर विद्यालय महाविद्यालय फुटबल एकाडेमी सङ्गीत सिक्ने ठाउँ नृत्य कला सिक्ने ठाउँ साहित्य सिक्ने ठाउँ पर्यटन गर्ने ठाउँ पर्यटन सिक्ने ठाउँ खेती किसानी गर्ने ठाउँ लगायत व्यापार गर्ने ठाउँहरू पनि यहाँ प्रशस्तै छन् र यी अवसरहरूले जिल्लाको समग्र विकास र वृद्धिमा एकदमै महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ र पुर्याउँछ पनि यसले गर्दाखेरि यहाँका स्थानीयहरूले साहित्य शिक्षासँग अब अवगत हुन पाउँछन् साथै आफ्नो व्यापार गरेर खेतीपाती गरेर आफ्नो आर्थिक समृद्धितर्फ अग्रसर हुन पाउँछन् र यहाँका नजिकैका लोकप्रिय शिक्षा लिने अवसर पाउने ठाउँहरू चाहिँ सेन्ट जोसेफ कलेज दार्जिलिङ सरकारी महाविद्यालय लाउथ फिल्ड कलेज त्यस्तै शिक्षा सङ्गीतका क्षेत्रमा कला मन्दिर साहित्यका क्षेत्रमा कला सङ्गम मन्च नेपाली साहित्य सम्मेलन गोर्खा दुःख निवारक सम्मेलन फेरि सङ्गीतका लागि स्वर श्री अनि जिमखाना क्लब स्पोर्ट्सका लागि यसरी नै खरसाङ पोलिटेक्निक कलेज सेन्ट जोसेफ कलेज नर्सिङ ट्रेनिङ इन्स्टिट्युट एन्ड होस्टेल लगायत डिएचयू नामकै लागि मात्रै भए पनि दार्जिलिङ हिल युनिभर्सिटी अहिले चलिरहेको छ यसमा अनलाइन पढाइ भएको छ अहिलेसम्म ठिकसँग पढाइ भइरेहको छैन तथापि यस्ता संस्थानहरू छन् जसका कारणले गर्दाखेरि यस क्षेत्रका युवा विद्यार्थीहरू ले सिक्ने अवसर पाउँछन् र यहाँको आर्थिक वृद्धिमा आफ्नो योगदान दिन पाउँछन् र यसले समग्र जिल्लाको विकासका निम्ति जिल्लाको वृद्धिका निम्ति समृद्धिका निम्ति आफ्नो योगदान दिँदै आइरहेको छ